हेलो मुसु मैले साडी किनेको थियो मलाई त्यो साडी एकदम मन पर्यो अनि त्यो साडीको क्वालिटीहरू पनि राम्रो रहेछ अन्त असलमा त त्यो साडी सबलाई मन पर्यो अन्त साडी पनि मजा रहेछ साडी लगाउँदा पनि छपक्क बस्ने मुजाहरू पनि मलाई साह्रै मन पर्यो मेरो साथीहरूलाई पनि साह्रै मन पर्यो साथी साथीहरूले भन्दै थियो यो साडी कहाँबाट किनेको अन्त तिनीहरूले पनि भन्दै थियो तल तिनीहरूलाई पनि त्यस्तै साडी चाहिन्छ भनेर अनि साडी साडीको क्वालिटी एकदम राम्रो लाग्यो अरे मेरो साथीहरूलाई अन्त भन्दै थियो दोकान अनि मैले पनि भने दोकानदार पनि राम्रै थियो बोली चाली पनि राम्रो थियो अन्त मलाई त एकदम साडी मन पर्यो क्वालिटी पनि राम्रो रहेछ यस्तो भन्दै थियो मेरो फ्यमिलीलाई पनि सबलाई मन पर्यो साडी अन्त दादा बहिनीहरूले पनि भन्दै थियो साडीको क्वालिटी राम्रो छ साडी पनि राम्रो छ लगाउँदा राम्रो देख्छ यस्तोहरू भन्दै थियो अन्त साडी चाहिँ एकदम राम्रो छ भन्दै थियो मेरो घरको फ्यामिलीले पनि अन्त साडी दो साडी बिक्री गर्ने अङ्कल पनि राम्रो थियो बोली चाली राम्रो थियो अन्त साडीको क्वालिटीहरू पनि राम्रो राम्रो राख्दै राख्दै रहेछ अङ्कलले होअन्त साथीहरूलाई अनि साथीहरूलाई पनि मन पर्यो भन्दै थियो अनि साथीहरूले पनि भन्दै थियो किनिदे भनेर अनि त्यसले साथीहरूलाई भनेछ मैले साडी एकदम राम्रो पाउँछ क्वालिटी राम्रो हुन्छ साडी पनि राम्रो हुन्छ साडी लगाउँदा पनि मजाकै देख्छ क्वालिटीहरू राम्रो हुन्छ त्यो साडी त्यो दोकानमा भन्दै थियो अन्त साथीले पनि ल भन्दै थियो साथीहरूलाई पनि एकदम साडी मन परेछ हो अन्त साथीहरूले पनि मलाई भनेको भनेको थियो साडी किनिदे न किनिदे भनेर त्यसैले मैले भनेको साथीहरूलाई ल भनेको छ त्यो अङ्कल पनि राम्रो छ बोली चाली